आज युवाहरूको बेरोजगारी चाहिँ पुरा बढेर गएको छ देशमा भारत चाहिँ युवाहरूको देश हो र भारतमा चाहिँ थुप्रै युथहरूको सङ्ख्या थुप्रो छ र त्यसले गर्दा भारतमा चाहिँ पुरा बेरोजगार बढेर गएको छ बेरोजगारीको क्षेत्रमा सरकारले चाहिँ थुप्रै कुरामा सुधारहरू ल्याउनु पर्ने हुन्छ र विभिन्न क्षेत्रमा सरकारले रोजगारको अवसरहरू दिनु पर्छ त्यसो गरे मात्र युवाहरूले बेरोजगार ए काम पाउन सक्ने हुन्छ र युवाहरूले पनि आफ्नो शिक्षाको क्षेत्रमा शिक्षित हुनु पर्छ र शिल्पकला हस्तकला र उद्योग धन्दामा चाहिँ आफूलाई सक्षम बनाउनु पर्छ सरकारले पनि त्यसको क्षेत्रमा उद्योगको क्षेत्रमा चाहिँ धेरै सु सुविधाहरू दिनु पर्छ र उद्योगलाई अघाडि घरेलु उद्योगहरूदेखि लिएर लाई पनि सरकारले मान्यता दिएर चाहिँ उनीहरूलाई कामहरू गर्नु लगाउनु पर्छ अनि मात्र बेरोजगारी समस्या लाई चाहिँ हटाउन सकिन्छ थप बेरोजगारी सृजनालाई सरकारले ल्याउनु पर्ने सुधारहरू चाहिँ ब सरकारी पोस्टहरूलाई चाहिँ खोल्नु नि खोल्नु पर्ने हुन्छ सरकारी पोस्टहरू बढाउने पर्ने हुन्छ शिक्षकको क्षेत्रमा होस् अथवा कानुनी क्षेत्रमा होस् अथवा विभिन्न क्षेत्रमा चाहिँ सरकारले खाली जगाहरूलाई चाहिँ खाली जगाहरूमा चाहिँ युवाहरूलाई चाहिँ रोजगार दिनु पर्ने हुन्छ